कोही कोही बेला म लौका लौका ल्याउँछु लौकाको मजाले तासतुस गरेर त्यसको बोक्रा अलिक मोटा मोटा छिलेर त्यसलाई धोई पखाली गरेर मसिनो चिरा चिरा बनाएर म त्यसलाई उयो उयो भुजिया जस्तो मजाले सब्जीहरू मरमसला लगाएर तेल बेसी लगाएर त्यसलाई पनि हामी खान्छौँ सब्जीहरू सब्जी बनाएर